हेलो औ सरु सुन न कि मैले नि अस्ति गएर नि आरसिएमको कन्डिसनर लिएको थिएँ कि कस्तो दामी हुँदो रहेछ कति राम्रो हुँदो रहेछ हो अन्त मेरो त नि कपाल कस्तो त्यो दह्रो न दह्रो तारको जस्तै थियो होइन त्यो कन्डिसनरहरू लाएकोदेखिको त नि कस्तो दामी भएको छ कपाल हो सिल्की न सिल्की यस्तो हेभी खालको वेभी खालको भएको छ हो तिमीहरूको त कपाल त्यसै राम्रो छ हो तिमी नि तिम्रो कपाललाई पनि लायो भने पुरा राम्रो हुन्छ होला अझै राम्रो हुन्छ होला तिम्रो कपाल त्यसै स्ट्रेट गरेको जस्तै छ त्यो कन्डिसनर लायो भने त झन साह्रो स्ट्रेट गरेको जस्तै हुन्छ देख्छ मेरो त कस्तो घिनलाग्दो कपाल त कस्तो राम्रो भयो अन्त त्यो चायाहरू चाया थियो होइन मेरो कपालमा कस्तो बेसी त्यो चाया पनि जा जानु थालेको छ अहिले एकैपल्ट चलाउँदैखेरि अब फरक पर्दोरहेछ हो अन्त त्यहाँबाट त्यो त फेरि अरू जस्तै यति क लाउनु पर्दैन रहेछ त्यो त कम्ती लाउँदैखेरि सलसल लागिँदोरहेछ फेरि पखालिनु नि पानी पनि कम्ती लाग्ने पुरा राम्रो हो अन्त फेरि उयो भइहाल्दो रहेछ सेन्टहरू पनि मिठ्ठो छ दाम पनि एकदम कम्ती दाममै छ पुरा राम्रो छ हो मलाई त कस्तो मनपऱ्यो अन्त फेरि तिमीले पनि युज गऱ्यो भने त तिमीलाई पनि मनपर्छ तिमीले पनि चलाउनु थालेपछि एकफेर लेऊ ल म एड्रेस पनि भनिदिन्छु त्यो उयो आरसिएम अफिस कहाँनिर छ हो अन्त त्यसको दाम पनि पुरा कम्ती छ अन्त त्यो फुलेको कपालहरूलाई पनि सेतो सेतो कपालहरू नि अलिक कालोहरू हुँदै जान्छ अरे अलि जाँदारहेछ निकैजनाले चलाउनेहरूले भनी सकिसक्यो हो अन्त त्यहाँबाट कस्तो दामी रहे रहेछ हो अन्त पुरा राम्रो रहेछ रहनु चाहिँ अन्त पानीहरू पनि कम्ती लाग्ने पुरा राम्रो मलाई त पुरा मनपऱ्यो यो फर्स्ट सेकेन्ड युज भयो गरेँ होइन मैले सेकेन्डपल्ट चलाइसकिसकेँ अहिलेसम्ममा तिमीलाई पनि म भनिदिन्छु कि तिमी पनि चलाएर हेर त्यसलाई त्यो म त पुरा मनपऱ्यो अन्त हाम्रो मेरो छोरी छैन उसलाई पनि लगाइदिएको थिएँ कि कस्तो राम्रो पो भयो त पुरा मन पराई त्यसले पनि अन्त तिमीलाई पनि मनपर्छ मन चाहिँ मलाई पनि पुरा मनपऱ्यो पुरै मनपऱ्यो तिमी नि लगाऊ ल चलाऊ ल दाम पनि पुरा सस्तो छ कम्तीमा छ